मैले अहिलेसम्म त कसैलाई त्यस्तो हेल्प गरेको छुइनँ बगैँचा लगाउनुमा

मलाई एकदमै मनपर्छ घरमा बगैँचा लगाउन मैले पनि लगाएको छु जति नै ठुलो घर भए पनि बगैँचा फुलबारी छ छैन भने राम्रो देखिँदैन हामीले बगैँचा लगाएको छौँ भने टाडैबाट एकदमै सुन्दर देखिनुसक्छ अनि जो मान्छे पनि हाम्रोमा आउनु हुन्छ हाम्रो घर तिर गेस्टहरू जो आउनु हुन्छ फर्स्टमा बगैँचा याद गर्ने गर्छन् सबैजनाले अनि मैले चाहिँ अरूलाई नै भन्ने गर्छु हो फुल लगाउन घरमा एकदमै बगैँचा लगाउन जरुरी छ बगैँचा बिना घर जति नै महल होस् सुन्दर देखिँदैन सुन्दर देखिँदैन अनि मेरो बगैँचामा थुप्रै किसिमका फुलहरू छन् जस्तै भन्नुपर्दा जेरेनियम एम्फेसियन्स जेरेनियम एम्फेसियन्स गदावरी यस्ता थुप्रै किसिमका फुलहरू छन् कतिवटा त हामी गाउँमै पाउने गर्छौँ फुलहरू म जसको घरमा पनि जाने गर्छु है जसलाई अब मनले चित्त बुझ्दो जो मान्छे हुन्छन् उसलाई मैले फर्स्टमै फुलको कटिङ या बिउ मागेर ल्याउने गर्छु अनि आफ्नोमा भएको फुलहरू नि अरूलाई जसले मलाई दिने गर्छन् उहाँहरूलाई म पनि दिने गर्छु यस्तै हो म सबैलाई भन्ने गर्छु हो फुल रोप्नु मलाई एकदमै मनपर्छ साथै अरूलाई नै त्यहीँ एड्भाइस गर्छु कि फुलले घर सुन्दर देखिने गर्छ तपाईँहरू पनि रोप्ने गर्नुहोस् भन्ने गर्छु त्यति हो